र हाम्रो राज्यमा होइन अति आदरनीय प्रमुख धार्मिक वक्तित्वहरू त अब धेरै नै हुनुहुन्छ होइन र मलाई अब याद भएको व्यक्तित्व व्याक्तिहरू चाहिँ हुन् श्री चेतन्य महाप्रभु होइन स्वामी विवेकानन्द श्री रामाकृष्ण परमहंस र राजा राममोहन रोय हुन् र हाम्रो गाउँमा पनि यसो धेरै राम्रो राम्रो पण्डित पुजारीहरू पनि हुनुहुन्छ होइन र मैले यिनी पण्डितजीहरूकोबाट चाहिँ अब के सिकेको छु भने चाहिँ कसैलाई नराम्रो ट्रिट नगर्नु होइन नराम्रो नभन्नु कसैलाई अब केही कुरामा कसैको जज नगर्नु कसैको अरूसँग नराम्रो कुराहरू नगर्नु होइन कसैको मन नदुखाइदिनु र आफूले जस्तो गरेको छ पिछे अब आफूलाई पनि त्यस्तै नै हुन्छ होइन अनि कसैलाई केही कुरामा अब मदत चाहिरहेको छ भने चाहिँ गएर मदत त गरिदिनु होइन तर आफूले आफ्नो दाइने हातले गरेको मदत चाहिँ आफ्नै देब्रे हातले पनि थाह नपओस् यसैहरू यस्तै कुराहरू सिकेको छु